शिक्षा रोजगारी र सामाजिक स्थितिको सन्दर्भमा दार्जिलिङ जिल्लामा महिलाहरूले सामना गर्ने मुख्य चुनौती र मौकाहरू मा कुनै कुनै भेदभाव त देखेको छुइनँ तर पनि कतिपय जग्गातिर के छ भन्दाखेरि चाहिँ टिस्टेटतिर चाहिँ कति वेजेसहरू चाहिँ अलिकति अलिकति वुमन्सले अलिक भए पनि कम्ती कम्ती पाउँछ त्यो वेजेसले गर्दाखेरि चाहिँ प्रबल्मस नै भएर जान्छ अनि कतिपय जग्गातिर चाहिँ डिफिकल्टिस हुन्छ एउटा वेजेसको हिसाबले गर्दाखेरि एउटा वेजेसको नाताले गर्दाखेरि चाहिँ केटाहरू भन्दा केटाहरू भन्दाखेरि चाहिँ धेरै कम्ती वेजेस पाएको कारणले गर्दाखेरि यति मात्रै भेदभाव छ अरू त त्यति भेदभाव त मैले देखेको छुइनँ छैन पनि